म म तपाईँको टुरिस्ट म ट्राभल एजेन्टबाट बोलेको तपाईँलाई तपाईँलाई गाडी चाहिएको थियो कहाँ जानुलाई ए कालेबुङको साइट सिइङ गर्नुलाई ए कालेबुङमा त धेरैवटा छ तपाईँलाई कहाँ जानु पर्ने डेलो लाभा कफेर गाउँ लोले गाउंँ सिन्जी समलबुङ समथार सबै छ तपाईँलाई कता कता जानु चाहिएको होला हजुर ए तपाईँ चाहिँ कहाँबाट आउनु भएको टुरिस्ट चाहिँ तपाईँ कहाँबाट घुम्नु आउनु भएको ए कलकत्ताबाट आउनु भएको तपाईँ कालेबुङ पहिला आउनु भएको थियो ए आउनु भएको थियो है तपाईँलाई कालेबुङको कुन चाहिँ मन पऱ्यो ठाउँ ए तपाईँले कालेबुङको कफेरबाट सन राइज हेर्नु भएको ए सिल्लेरी गाउँ पनि हजुर तपाईँलाई डिस्टेन्सको हिसाबले गाडी मिलाइदिऊँ कि किलोमिटरको हिसाबले तपाईँलाई गाडी मिलाइदिनु पर्ने हो ए ओभर अल है तपाईँ इनडिभिज्वल पर्सन आउनु हुन्छ कि डल्लै गाडी नै लिएर जानु हुने तपाईँहरूको फुल फ्यामिली नै आउनु हुन्छ ए फुल फ्यामिली तपाईँलाई त्यसो भए म तपाईँलाई डल्लै गाडी मिलाएर तपाईँलाई लज मिलाएर तपाईँको फ्यामिली प्याकेजमा मिलाइदिउँ कि तपाईँलाई पर हेड पाराले मिलाइदिऊँ ए तपाईँहरूको टुर चाहिँ कति दिनको हो तपाईँहरू कति दिन चाहिँ कालेबुङमा बस्नु सक्नु हुन्छ वान विकको वान विक डल्लै तपाईँहरू होटेलमा स्टे गर्नु हुन्छ कि होटेलमा बस्नु हुन्छ कि तपाईँहरूको फ्यामिली तपाईँहरूको कजनहरूकोमा आफन्तहरकोमा जानु हुन्छ ए होटेलमा बस्नु हुन्छ ए हजुर कफेरमा तपाईँहरूको कफेरकै होटेल बनाइदिऊँ कि कालेबुङबाट तपाईँहरू आउने जाने प्रावधान मिलाउनु हुन्छ ए तपाईँहरू भने पछि कालेबुङबाट जानु हुन्छ त्यहाँदेखि कालेबुङबाट गएर कफेरमा फेरि होल्ड गर्नु हुन्छ वहाँ एक दिन ए हजुर हजुर हजर हुन्छ त्यसो भए तपाईँहरूलाई म तपाईँको फ्यामिली पर्सनको हिसाबले म खा बिहानको खाजा बाह्र बजीको खाना रातिको खाना त्यो मिलाएर तपाईँहरूको फ्यामिली तपाईँहरूको परिवार डल्लैलाई जम्मैलाई नै हामी अब कतिजना छ तपाईँले त्यो चाहिँ हामीलाई एकदम लिखित रूपमा पठाइदिनु होस् हुन्छ ल थ्याङ्क यु हुन्छ हुन्छ हुन्छ धन्यवाद फेरि कल गर्नु होस् ल